हाम्रो नेपालीको लागि चाहिँ नेपाली भाषा भन्ने कुरा चाहिँ धेरै अब जरुरी हो होइन सानैदेखि हामीले बोलेर आएको नेपाली भाषा हो हामीले चाहिँ नेपालीहरूलाई चाहिँ हाम्रो यो नेपाली भाषाले चिन्छ होइन धेरै भाषाहरू नेपालीको अब छ संस्कृत त अब नेपालीको त कत्ति छ छ नि यहाँ त अब डान्सहरू जस्तै जसै